स्कुलमा मलाई सबैभन्दा नेपाली भाषा मन पर्थ्यो अनि यो नेपाली सब्जेक्ट अनि यसमा कथाहरू हुन्छन् कविताहरू हुन्छन् कविताहरू पनि मन पर्छ कथाहरू पनि त्यो साह्रै मन पर्छ अनि नेपाली लक्ष्मीप्रसाद देवकोटाको कथा मुना मदनको यो असाध्यै राम्रो छन् यो मैले सुनिरहुँ जस्तो लाग्छ अनि मेरो साथीहरूले पनि साह्रै मन पराउँछन् उनीहरूले पनि यो सुन्नेगर्थ्यो अनि हामी नेपाली नेपालीले नै विषय नेपाली नै पढ्नुपर्छ भन्ने मलाई पनि मलाई लाग्छ अनि यो स्कुलमा पनि मलाई सब्जेक्टहरू त धेरै छ तर पनि नेपाली नै नेपाली सब्जेक्ट आयो है भनेपछि मलाई नेपाली नै मजा लाग्थ्यो अरू सब्जेक्टहरूलाई चाहिँ भन्दा चाहिँ मलाई नेपालीमा त्यही वाक्य बनाउँहरू शब्द अर्थहरू हुन्छ अनि त्यो वाक्य बनाउँ अति नै मलाई मन पर्ने सरले दिनुहुन्थ्यो त्यसमा मैले झटपट गरेँ नै वाक्य बनाएर सरलाई देखाउँ देखाउँथे अन्त अनि साथीहरूलाई पनि मैले कति सिकाउँथे तर कति नजानेको साथीले नि मलाई सिकाउँथ्यो अनि शब्द अर्थहरूबाट नि हामी धेरै कुरो सिक्छौँ अनि त्यही हो मसित नेपाली विषय नै मलाई अति नै राम्रो लाग्छ अरूभन्दा त